मैले सुन्दर पदयात्रा गरेको चाहिँ साउनको समयमा पहिले सोमवारपको दिन चाहिँ अब जस्तो साउनमा चाहिँ शिवधामहरूको यात्रा गरिन्छ त्यतिबेला चाहिँ मैले मेरो साथीहरूसँग जब म बि विवाह भएको थिएन है त्यतिबेला मेरो साथीहरूसँग चाहिँ हामी खाली खुट्टै बर्मिकधाम जान्थ्यौँ है सालै नै सालैपछि नै हामी बर्मिकधाम जान्थ्यौँ र त्यतिबेला चाहिँ एकदमै मज्जा आउँथ्यो किनभने साथीहरूसँग अब सबैजना चाहिँ एउटा भर्खरको केटीहरू हुँदाखेरि है एउटा साडी लगाउनु पनि एउटा के भन्नु अब मुस्किलै पऱ्थ्यो तर साडी लगाउनु मजा आउँथ्यो त्यति त्यो समयमा है अब एउटा एक त ब्र व्रत त्यही माथि अब त्यो साउनको समयमा पहिलो सोमबारमा दुध र पानी हालेर गङ्गा जलहरू अब जस्तो फलफुलहरू भयो त्योहरू लिएर चाहिँ हामी खाली खुट्टै बर्मिक धामहरूको यात्राहरू गर्थ्यौँ बर्मिकधाम चाहिँ तपाईँ मेरो घरबाट चाहिँ त्यही चालिस मिनट एक घन्टाभित्र चालिस मिनट भनौँ चालिस पचास मिनट मा चाहिँ हामीले त्यस्तो प्रकारले साथी साथीहरू मिलेर हामी यात्रा गर्थ्यौँ र त्यो सिँढीबाट उकालो गएर हामीले शिवजीलाई जलहरू अर्पण गर्थ्यौँ है ढोग गर्थ्यौँ हामी प्रसादहरू चढाएर चाहिँ हामी घर फर्किन्थ्यौँ त्यो चाहिँ साथीहरूसँग जाँदाको अनुभव एकदमै राम्रो थियो